र गेम्स स्पोर्ट्सहरूले चाहिँ हाम्रो मान्छेहरूलाई चाहिँ यसको चाहिँ मैले नेगेटिभ पोइन्ट एउटा देख्दिनँ यो कुरा गर्नु सक्यो भने चाहिँ गेम्सहरूले गर्दा चाहिँ आफ्नो हेल्थ बनिन्छ सबैभन्दा ठुलो कुरा त तपाईँले आफ्नो हेल्थलाई फर्स्ट प्रायोरिटी दिनु पर्छ किनभने हेल्थले गर्दा नै पछाडि तपाईँको वेल्थ बनिन्छ त्यो कुरा पनि थाहा छ होला तपाईँहरूलाई हो अन्त गेम्सहरू चाहिँ थुप्रो विभिन्न प्रकारको गेम्स छ तपाईँलाई फुट बल खेल्नु हुँदैछ फुट बल मन परेन तपाईँ क्रिकेट खेल्नु होस् क्रिकेट मन परेन तपाईँ तपाईँ अरू गेम्सहरू इन्डोर गेम भयो आउटडोर गेम भयो तपाईँले जुन चाहिँमा सुट गर्नु हुन्छ त्यो खेल्नु सक्छ होइन अन्त गेम्सहरूले गर्दा चाहिँ के हुन्छ भने म मेरो एक्सपिरियन्स सेयर गर्छु म पहिला पहिला गेम्सहरू त्यस्तो खेल्दिनँ थिएँ घरमै बस्थेँ है त्यस्तो मोबाइलहरू चलायो यति यतिकै जब म होइन जब म भली बल खेल्नु थालेँ त्यहाँ टिममा म जोइन भएँ जब त्यहाँको कल्चर अर्कै रहेछ भन्ने कुरा मैले बुझेँ फुट बल सरी भली बल खेल्दाखेरि एउटा होइन एउटा डिफेन्डरको रोल र स्पाइकरको रोल एउटा लिब्रोको रोल ब्याकलाइनको रोल के के रहेछ म लिब्रो गरेर खेल्थेँ मेरो सबैभन्दा ठुलो रोल थियो भलिबलमा मैले डिफेन्ड पनि गर्नु पर्ने मैले सबै कुरा गर्नु पर्ने यस्तो कुराहरू फाइदा छ यसले चाहिँ तर फिजिकल्ली मात्रै नभएर यसले तपाईँको मेन्टल हेल्थ पनि यसले ब्यालेन्स गर्छ राख राम्रो राख्छ हाम्रो मानसिक सन्तुलन पनि यसले बनाएर राख्छ अन्त यसको स्कोपहरू पनि छ है फेरि तपाईँले फ्युचरमा गएर यही कुरालाई तपाईँले बनाउँदै बनाउँदै म राम्रो खेल्दै राम्रो खेल्दै गएँ भने राम्रो राम्रो क्लबहरूबाट मलाई अपरच्युनिटी आउनु थाल्छ राम्रो राम्रो कोचहरू पाउँछु राम्रो कोच पाए पछि राम्रो कतिवटा त यस्तो यस्तो पनि स्पोर्ट्सहरू छ कि तपाईँलाई पैसा दिएर खेलाउँछ तपाईँलाई कतिवटा जगामा गएर तपाईँलाई हायर बोलाउँछ तपाईँलाई तपाईँको नाम पनि चल्छ एक प्रकारले तपाईँ एउटा फेमस पर्सन पनि बनिन्छ यही कुराबाट होइन अन्त यसमा फ्युचरमा गएर तपाईँले इन्डियालाई पनि रिप्रेजेन्ट गर्नु सक्नु हुन्छ आफ्नो देशलाई पनि रिप्रेजेन्ट गर्नु सक्नु हुन्छ यो कुराले गर्दाखेरि गेम्सले गर्दाखेरि